हामीलाई महात्मा गान्धीले ठुलो उपकार गर्नु भएको छ नि हाम्रो देश हडप गरिसकेको थियो बाहिरको मान्छेहरूले अब ब्रिटिसहरूले हाम्रो देश लगिसकेको थिए शाषणमा राखिसकेको थिए हाम्रो मान्छेहरूलाई बहिनी आज महात्मा गान्धीले हामीलाई यत्रो ठुलो उपकार गर्नुभयो कि हाम्रो देश ल्याउनु भयो आफ्नो बाहिरको मान्छेहरूलाई हटाएर आफ्नो मान्छेहरूलाई सुख दिलाउनु भयो महात्मा गान्धीले ठुलो हामीलाई गुण गर्नु भएको छ हाम्रो हजुरबाहरूले बाबाहरूले बुझाउनु हुन्थ्यो हामीलाई हेर नानी हो हामी ब्रिटिसको जमानामा कस्तो दुःख पाएको थियौँ हामीलाई शाषणमा राखेको थियो आज महात्मा गान्धीले हाम्रो देश फर्काउनु भयो देश फर्काएपछि हामी अलिकति स्वतन्त्रमा आयौँ हामीले सुख पायौँ त्यो सबै अङ्ग्रेजहरूको खटन खानु परेन तिमीहरूलाई त झन राम्रो हुन्छ नानी हो अब आउने दिनहरूमा